हेलो यो हिमालयन ट्राभल्स हो ए म बिमल छेत्री बोलेको यहाँ कुमुदिनी स्कुलबाट हामी नेपाल घुम्नुको लागि नेपाल जाने र ड्राइभिङ चाहिँ म आफै गर्छु मलाई गाडी मात्रै चाहिएको र दिनको कति लिनुहुन्छ होला र दिनको हजार होइन दिनको आठ सौ रुपियाँ गर्नुहोस् हामी पाँच दिनको लागि घुम्नु जाँदैछौँ र गाडी पठाइदिनु होस् र तपाईँको गाडी हामी सही सलामत ल्याएर यहाँ दिनेछौँ